हाम्रो परिवारमा लामो इतिहास भएका सांस्कृतिक कुराहरू भन्नुपर्दा त्यही भयो जस्तो बुद्ध जयन्ती दसैँ दिवाली अनि लोसार अनि बुद्ध जयन्तीको केही कुरा भन्नुपर्दाखेरि हामी गुम्बाहरूतिर गएर जान्छौँ पूजा गर्छौँ त्यतिबेला हामी लामाहरूको लामाहरू चलाउने गर्छौँ अनि दसैँको कुरा भन्नुपर्दाखेरि हामी त्यतिबेला टीकाहरू लगाउँछौँ आफ्नो घरको ठुलो मान्छेको वहाँ गएर अनि दिवालीमा भन्नुपर्दा हामी भाइटीकाहरू गर्छौँ आफ्नो नानाको यहाँ अथवा आफ्नो बहिनीको यहाँ भएर गएर अनि हाम्रो यो पहिलादेखिको नै चलिरहेको परम्परा हो र यसरी नै हामी अगाडि नै बढाइरहेका छौँ अझै पनि अनि हामी यहाँ अहिले चाड पर्व को कुरा त भयो अथवा अब बिहे विवाहको कुरा गर्नुपर्दाखेरि हामी हामी यहाँ मगनी गर्छौँ मगनी गर्दाखेरि हामी अब ठुलो मान्छेहरू चिनाउ चिनाउनेको चिनाउने गर्छौँ अनि हामी त्यहाँ अब ढोकभेटहरू गरिदिन्छौँ अनि अब सामानहरू के के दानहरू गरिदिन्छ विवाह गर्दाखेरि मगनी गर्दाखेरि